हेलो बिनायक रेस्टुरेन्टबाट बोल्नुभएको हो के के चाहिँ पाउँछ होला तपाईँहरूको रेस्टुरेन्टमा मलाई मोमो एक प्लेट अनि स्पाइसी आलुदम र चाउमिन ल्याइदिनुहोस् न पठाइदिनुहोस् न